मैले चाहिँ अनलाइन मिसोबाट एउटा कुर्ता अर्डर गरेको थिएँ त्यो ऊ यो मिडियम साइजमा एउटा कुर्ता अन्त अब सामान आयो पनि र यसो हेर्दा त कलर मैले रेडमा अर्डर गरेको थिएँ तर फेरि ब्ल्याकमा पो आयो त अन्त अब ठिकै छ कलर त अब आयो भनेर र पनि मगाएको कुरा सस्तोमा पाएँ भनेर चाहिँ मैले किनेर पनि अर्डर गरेर पनि लगाएँ फेरि लगाउँदा अलिकति साइज पनि ठुलो रहेछ अन्त अब साइज पनि मैले अब टेलरकोमा गएर घटाएर लगाएँ दुईपल्ट लाइसक्दा लाएर धुँदाखेरि चाहिँ त्यसको कलर एकदमै गयो बेसी सबै कलर गएर चाहिँ मैले अब नेक्स्ट टाइमदेखि चाहिँ लगाउनै सकिनँ अन्त म चाहिँ अब मिसोमा सस्तो पनि हुन्छ अफोर्डेबल हुन्छ अब राम्रो पनि आँउछ होला भनेर अर्डर गरेको थिएँ तर अब मसँग चाहिँ स्क्याम भयो कलर पनि अर्कै आयो साइज पनि एकज्याक्ट आएन अन्त अब मैले ठिकै छ र पनि लगाएँ पिच्छे लगाउँदाखेरि अब धुदाँखेरि कलर पनि सबै गयो अब मैले त लगाउनै सकिनँ त्यही भएर अबदेखि चाहिँ म यसरी अनलाइन सामान इस्पेसियली यो मिसोबाट चाहिँ कहिले अर्डर गर्दिनँ कहिले ट्रस्ट गर्दिनँ बरू मार्केटहरू गएर नै अलिक बेसी दाम लगाएर नै म उयो किन्छु अब राम्रै कुर्ता किन्छु अब म चाहिँ यसरी मिसोहरूबाट चाहिँ अर्डर गर्दिनँ किनभने धेरै आफूलाई नोक्सान पनि हुने रहेछ